हेलो समीर रेस्टुरेन्ट हो ए हजुर म तपाईँको सधैँको ग्राहक प्रवेश हजुर आज तपाईँको रेस्टुरेन्ट खुला खुला छ ए खुला छ भने अर्डर गर्नु थियो कि हजुर म फिलहालमा दार्जिलिङ प्रगति ग्राममा छु त्यहाँसम्म तपाईँको अर्डर पुग्नुहुन्छ नि है ए हजुर त्यसो भने चाहिँ एक प्लेट मोमो अन्त चाउमिन अर्डर गर्छु नि म हजुर हुन्छ म अनलाइन पेमेन्ट गरिदिनु थियो नि हजुर हुन्छ अन्त सुन्नुहोस् न